मैले अघि पनि भनेँ मलाई नक्सा बनाउन चाहिँ आउँदैन इन्टरेस्ट पनि लाग्दैन र अब हामी त स्कुल पढ्दाखेरि बनाएनौँ नक्साहरू बनाएनौँ अहिले त प्रत्येक सब्जेक्टमा प्रत्येक वर्डमा नै नानीहरूले नक्सा बनाउनु पर्छ त्यसले गर्दा उनीहरू चाहिँ सक्छ नक्सा बनाउन मलाई चाहिँ नक्सा बनाउन चाहिँ आएन